मेरो जीवनमा एउटा महत्त्वपूर्ण घटना के भएको थियो भने चाहिँ अब मेरो कलेजको लागि होइन अब भर्खर भर्खर क्लास टुवेल्ब पढिसकेर अब कलेज गएको अनि त्यस त्योदिन चाहिँ मेरो नाम पनि एकदम फर्स्ट लिस्टमै आएको थियो एक नम्बरमै आएको थियो तर अब के भयो भने चाहिँ त्यो दिन चाहिँ काउन्सिलिङ थियो रहेछ र काउन्सिलिङ के हो भनेर मलाई थाहा पनि थिएन अब त्यो काउन्सिलिङमा चाहिँ छिटो पुग्नुपर्ने रहेछ खास हो भने तर अब म चाहिँ त्यो काउन्सिलिङमा छिटो पुग्नुभन्दा चाहिँ मैले रुम सफा गर्नु नै मलाई सहज लाग्यो मतलब रुम सफै गर्दै बसेँ र काउन्सिलिङ सुरु भएको नौ बजी अनि म त्यहाँ काउन्सिलिङमा पुगेँ दुई बजी र मेरो नाम पहिलैदेखि नाम लिइसकेको थियो रहेछ सरहरूले तर मैले चाहिँ अब त्यो समयमा चाहिँ पुग्नु पाएन अनि त्यहाँ दिनदेखि चाहिँ त्यो कलेजमा मेरो एडमिसन पनि हुन सकेन दुई तिन दिन धाएँ एडमिसनको लागि तर मेरो एडमिसन पनि हुनु सकेन यसैकारण म मेरो एकदम मैले सिकेको अब महत्त्वपूर्ण पाठ चाहिँ अब समयमा नै हिँड्नु पर्ने रहेछ सबै चिज समयमै गर्नु पर्ने रहेछ भन्ने चाहिँ मैले सिकेको छु